एक हजार पाँच सय पाँच हजार पाँच सय पचास पचास हजार पचपन्न सय तिस एक लाख नब्बे हजार दुई नौ लाख नब्बे हजार नब्बे